केही वर्षअगाडि हामीबाट सानो किपेड फोन हुन्थ्यो त्यसमा चाहिँ त्यो फोन चाहिँ अब तबै राम्रो थिएन ठिक्कको थियो काम चल्ने लायकको फोन थियो त्यतिखेर चाहिँ नेटवर्कहरू राम्रो पाउँदैन्थ्यो अहिलेको जस्तो अहिलेको फोनहरूमा चाहिँ अहिलेको फोनहरूमा एभेइलेबल नेटवर्क पाउँछ अनि त हामीले चाहिँ गेमहरू पनि खेल्न सक्छ पहिलाको नेटवर्कमा पहिलाको स्मार्टफोनमा ए भएन